हेलो के गर्दैथ्यौ त्यही त म पनि भर्खर कामबाट आएँ अन्त चिया खाँदै थिएँ त्यही त आजकल त बेसी टाइमै पाउँदैन बोल्नु पनि अन्त सबैजना ठिकै हुनुहुन्छ घरमा ए अँ अस्तिको जामा अँ अस्तिको जामा सुन न अम्बो म त एक्सपेक्ट नै गरेको थिइनँ अब सधैँ म त त्यही अब त्यही ब्रान्डबाट मगाइरहने फ्लिपकार्टबाटै मगाइरहने त्यही एउटा एप्पबाट मगाइरहने होइन सँधै त राम्रो राम्रो सामान आउँथ्यो खोइ यसपालि त्यो जामा के भयो भयो हेर न अब फोटोमा कस्तो छ र आउँदाखेरि हुन्छ नि डिफ्रेन्ट न डिफ्रेन्ट म त नि अब हुन्छ नि त्यही जामा हो कि होइन जस्तो भएको एकछिन त

त्यही त हेर ल मैले जामा चाहिँ खास चाहिँ कस्तो अर्डर गरेको थिएँ भन्दा मैले तिमीलाई फोटो पनि पठाएको थिएँ होला हौ सायद अँ अँ पठाएको थिएँ त क्याउ अस्ति नै अँ अँ त्यो कस्तो छ भन त अब त्यो हुन्छ नि लाइक अलिकलि नेक चाहिँ अलिक तल छ राउन्ड छ नि मतलब नेकलाइन छैन अन्त अलिक अलिक छोटो छोटो नै छ छोटो भन्दा पनि ठिकैको निज निजसम्म छ होइन र त्यो आउनु चाहिँ जामा कस्तो आयो भने लङसिल्भ थिएन है मेरोमा आउँदा चाहिँ कस्तो आयो त्यो नेकमाथि हाइनेक टाइप हुन्छ नि त्यस्तो खालको जामा र तलसम्म लङ जामा हुन्छ नि त्यस्तो जामा आयो अँ त्यसमा फेरि मैले कलर पनि कुन चाहिँ भन त कलर कुन चाहिँ मगाएको थिएँ मैले अँ पिङ्क मगाएको थिएँ होइन आउँदाखेरि चाहिँ अब हुन्छ नि कोनि कस्तो घिनैलाग्दो परपल कलरको आयो नि अँ अँ अँ राम्रो भएछ तिमीले अर्डर नगरेको त्यही त मैले भनेको थिएँ नि म पहिला गर्छु त्यहाँदेखि तिमी गर भनेर मैले त्यस्तो एक्सपेक्ट नै गरेको थिइनँ त्यस्तो आउँछ भनेर खोइ सधैँ त राम्रै आएको मैले अहिलेसम्म के के मगाइसकेँ अँ के के मगाएको छु मगाएको छु अहिलेसम्म अस्तिको पालि त्यो मैले हुन्छ नि त्यो अस्ति मैले तिमीलाई भनिनँ त्यो अस्तिको पालि मैले यल्लो ड्रेस मगाएको थिएँ नि त्यो चाहिँ फेरि राम्रो आयो अँ अँ अँ त्यो त तिमीले पनि किन्यौ मैले तिमीलाई लिङ्क पनि पठाएको थिएँ होइन त्यही त खोइ टाइम मात्रै वेस्ट भयो हेर न अब म त्यो ड्रेस मैले पार्टीको लागि मगाएको थिएँ होइन हाम्रो अफिसले पार्टी राखेको छ नि त अँ त्यही पार्टीको लागि मगाएको थिएँ त्यही त अब फेरि अब यहाँ त अफलाइनै किन्नु पऱ्यो अब त घरिघरि अर्डर गरिरहनु पनि सक्दिनँ म त्यही त त्यो जामाको प्राइज कति थियो एकछिन ल नाइन हन्ड्रेड नाइन्टी नाइन थियो अब त्यो कहिले रिटर्न लिनुको लागि आउँछ त्यो कहिले अब पेमेन्ट हुन्छ त्यही त पौसाको त केही कुरा छैन तर अब हुन्छ नि मलाई जहाँ जानु अब जहाँ जानु पर्ने थियो अब त्यहाँ अब अँ पार्टी चाहिँ पर्सी हो पर्सी अँ अँ अँ अँ त्यसै टाइममा टाइममा त टाइममै आएको थियो अब म त सबै भइहाल्छ होला अब सबै हुन्छ नि सुजहरू पनि म्याचिङ म्याचिङ राखेको थिएँ खोइ ड्रेसले नै धोका दियो अँ होइन त्यो एप्प राम्रै छ फ्लिपकार्ट राम्रै नै हो नराम्रो पनि भन्नु सक्दिनँ म सबैजनाले त कतिजनाले किनिसक्यो त्यो ब्रान्ड होइन त्यो एप्पबाट होइन अँ जामा पनि दामी नै ब्रान्डको थियो फरेभर ट्वेन्टि वानको अब अरूहरू आएको भए पनि त के एक्सपेक्ट गर्नु कि नराम्रोहरू आउँछ होला भनेर अँ राम्रै नै आएको थियो त्यो पहिलाको त दामी नै थियो नि यसपालि नै खोइ के भयो भयो अब त्यही अब के गर्नु त्यसलाई रिटर्न गरिदिन्छु होइन अन्त अब हेरौँ खोइ रिटर्न गर्ने मान्छे पनि अस्तिदेखि भनेको ढिलो न ढिलो आएको आएकै छ खोइ कहिले आउँछ आउँछ दुई दिन भइसक्यो अरूबेला त यतिखेरसम्म आइसक्थ्यो अहिले त आएको पनि छैन अँ आउँछ होला अब किन गर्नु अँ अब अफलाइन नै किन्छु अँ अँ अँ अँ अब फेरि काम छ अब अलिकति काम गरेर घरसर सफा गरेर खाना बनाउँछु अब त्यही त हो अँ ल ल औ म अँ काम गर्नु छ कि अलिकति म तिमीलाई अहिले एकछिनमा गर्छु नि ल ल ल बाई बाई